हेलो म्याम गुड मर्निङ हजुर हजुर आउँदैछु त हजुर हजुर म्याम तपाईँलाई एउटा कुरा सोध्नु थियो मेरो हजुर मेरो अप हजुर ए मेरो अपग्रेडको लागि नि मेरो पोस्टको अपग्रेडको लागि अलिकति कुराहरू अस्ति मैले गरेको थिएँ कस्तो हुँदैछ होला हो

हजुर

ए हजुर हजुर

हजुर हजुर

हजुर हजुर हजुर हजुर मलाई त अब मेरो घर गोरुबथान हो कि अन्त गोरुबथानमा नै पोस्टिङ भए चाहिँ अति राम्रो हुन्थ्यो अनि पोस्टिङ मात्र नभएर म्याम मेरो अब अपग्रेडको लागि पनि विशेष चाहिँ कुरा गरेको नि मैले के कसो छ अपग्रेडहरू

हजुर हजुर हजुर हजुर ए ए हजुर

हुन्छ हुन्छ

ए हुन्छ हुन्छ हुन्छ त हुन्छ थ्याङ्क्यु म्याम थ्याङ्क्यु म्याम हुन्छ हजुर हजुर हजुर हजुर हजुर हजुर सपोर्टको लागि पनि थ्याङ्क्यु छ हुन्छ हुन्छ हुन्छ हुन्छ राखेँ हवस् हजुर अहिलेसम्म त त्यस्तो खासै असुविधा त छैन कि तर अब अलिकति घर टाढो भएकोले गर्दाखेरि फ्यामिली छोडेर आउनुपर्छ त्यसले गर्दा अलिकति मेरो घरछेउ कोही अब मतलब घरकै ब्लककै अफिसमा अथवा ब्याङ्कमा हो भने चाहिँ मलाई धेरै सुविधा हुन्थ्यो त्यही भन्नु चाहिँ चाहेको नि मैले

हजुर ए हुन्छ हुन्छ म्याम हुन्छ थ्याङ्क्यु हुन्छ हुन्छ हुन्छ